दार्जिलिङ जिल् दार्जिलिङ जिल्लामा धेरै अस्पतालहरू छ र अब सानसानो क्लिनिकहरू पनि छ कमानबस्तीहरूतिर डिस्पेन्सरीहरू पनि खोलिएको छ तर त्यो कमानबस्तीको डिस्पेन्सरीले अब त्यस्तो भर पर्दैन बेलाबेला दबाईहरू सक्छ बेलाबेला डक्टरै हुँदैन त्यस्तो हुन्छ र अब भन्नै पर्दा दार्जिलिङमा एउटा डिस्ट्रिक हस्पिटल छ इडेन हस्पिटल त्यहाँ सबैले अब देखाउनुसक्छ त्यहाँ एकदमै सस्तो छ र अब अरू हस्पिटलहरू हेर्नु जानु पर्यो भने अब प्राइभेट परिगयो त्यहाँ त अलिकतिअब महँगै छ यो डिस्ट्रिक हस्पिटल हेरी चाहिँ अन्त त्यस्तै हाम्रो दार्जिलिङको डिस्ट्रिक हस्पिटलजस्तै बिजनबारीमा पनि एउटा रुरल हस्पिटल छ र त्यहाँको पनि कन्डिसन चाहिँ त्यस्तो राम्रो छैन त्यहाँको मेन त फर्स्ट त रोडको कन्डिसनै राम्रो छैन अन्त त्यहाँ दबाईहरू पनि त्यस्तो प्रशस्तै हुँदैन बेलाबेला दबाई सकिएर बेलाबेला डक्टरै हुँदैन बेलाबेला अब त्यहाँ मान्छे हेर्ने पनि हुँदैन भनौँ नै भने बेडको सबै त्यहाँ प्रोब्लमै प्रोब्लम छ अन्त एउटा खरसाङको सबडिभिजनल हस्पिटल पनि छ त्यहाँ पनि एउटा खोलिएको छ त्यस्तै छ त्यही अब तर पनि अब दार्जिलिङमा यो हस्पिटलहरूले कोभिडको टाइममा चाहिँ अब धेरै राम्रो कामहरू गरेको छ मान्छेहरूलाई धेरै सुविधाहरू दिएको छ सहायता गरेको छ मान्छेहरूलाई कोभिडको टाइममा अब त्यस्तो कोभिडमा अब मान्छेहरू कहाँदेखि अब आएको हुन्छ होइन खचाखच भिडमा तर पनि हस्पिटलले जसोतसो म्यानेज गर्नु चाहिँ भ्यायो र त्यो चाहिँ राम्रो छ दार्जिलिङको